हाम्रो कालेबुङमा चाहिँ नेपाली मान्छेहरू भन्दाखेरिमा चाहिँ व्यापार गर्नेहरू चाहिँ अरू जातको एकदमै बेसी छ जस्तै मारवाडी बिहारी चि कैँया अन्त त्यहाँदेखिको मुसलमानहरू एक्दमै बेसी छ अब दोकानहरूतिर जाँदा पनि प्राय जस्तो उनीहरू दोकानेहरू चाहिँ बाहिरकैहरू हुन्छ तर पनि अब उनीहरूले यता बसेर नेपाली एकदमै राम्रोसँग सिकिसकेको छ र हामीलाई अब त्यसरी सामानहरू किन्नु जाँदाखेरि अप्ठ्यारो पर्दैन अन्त त्यहाँदेखिको हामीहरू अब दोकानमा गएर सोद्दाखेरि चाहिँ जस्तै सब्जी किन्नु गएको छ भने भैया यो कसरी आलु कसरी सब्जी टमाटर कसरी त्यसरी नै भनेर सोँच्छौ सोध्छौँ र अब उनीहरूसँग अब उनीहरूले एकदमै नेपाली सिकिसकेको छ र हामीलाई त्यसरी अब के किन्नु जाँदाखेरि चाहिँ अप्ठ्यारो पर्दैन अन्त त्यहाँदेखिको चाहिँ अब रासिन दोकानतिर पनि अब प्राय जस्तो अब त्यो बाहिरकै मतलब नेपालीहरू होइन तर अरू नै मान्छेहरू हुन्छ अन्त त्यहाँदेखिको चाहिँ त्यहाँ पनि अब त्यसरी नै अब दाल कति चामल कसरी त्यसरी भनेर सोध्ने गर्छौँ अन्त त्यहाँदेखिको चाहिँ हामीहरू लुगा दोकानतिर गयौँ भने पनि नेपाली चाहिँ एकदमै कम्ति हुन्छ तर बाहिरकै बेसी अन्त त्यहाँदेखिको चाहिँ आबो लुगा दोकानतिर गोएर पनि हामीहरू भैया यो लुगा कसरी तेसरीनै सोध्छौँ र अब उनीहरूले पनि अब राम्रोसँग भन्छ नेपालीबाट नै